म चाहिँ होइन सन्दिपा लेप्चा हेल्थ एन्ड केयरको सेक्रेटेरी बोलेको है म चाहिँ के भन्दछु भन्दाखेरि चाहिँ अब जुन तपाईँहरूको यो काम गर्ने मान्छेहरू हुन्छ उनीहरूले चाहिँ अब उनीहरूले चाहिँ अब एकदमै गा बिमारी लाने मान्छेहरूको बिमारी लाने मान्छेहरू हुन्छ उनीहरूको गाडीहरू एकदमै मैला थियो सफा गरेको थिएन होइन गाडीहरू पनि एकदमै मैला थियो अनि त्यो मान्छेहरूले माक्सहरू पनि लगाएको थिएन मजाले म तपाईँलाई यही रिपोर्ट दिन चाहान्छु